हाम्रो गाउँमा चाहिँ मानिसहरूले आफ्नो नानीहरूलाई चाहिँ पोलियोबाट पोलियो रोगबट जोगाउनुको निम्ति चाहिँ के गर्छ भन्दा चाहिँ हेल्थ सेन्टरबाटहरू है घर घरमा मान्छेहरू आएको हुन्छन् यो पोलियोबारे केही जानकारी दिन्छन् र हेल्थ सेन्टरमा चाहिँ हामीले आफ्नो नानीहरूलाई लगेर चाहिँ पोलियोको एउटा है खुराक खुवाउने गर्छ त्यसरी नै अब गाउँ ठाउँमा चाहिँ अब पोलियो यो रोगबट चाहिँ यसरी नानीहरूलाई जोगाउने प्रयास भइरहेको छ